फुलहरूको लागि त म अब जस्तै अब सिजन सिजनको रोप्छु अब दसैँ तिहार आउँदैछ अब हाम्रो नेपालीको चाड त्यसको लागि अब जेठमा दल राख्छु थुङ्गे फुलहरू अन्त थुङ्गे फुलको अब जस्तै बिरुवा हुन्छ बिरुवा भएपछि अब थुङ्गे फुल मखमली फुल रोप्छु जेठ असार साउनमा रोप्छु त्यहाँदेखि अब कात्तिक असोज कात्तिकमा फुल्छ त्यसलाई सिजन सिजन टाइमटेबल पानी हाल्छु घाम लाग्यो भने ओतमा राख्छु अनि पानी पऱ्यो भने फेरि बाहिर निकाल्छु त्यसलाई स्प्रेहरू गर्छु दबाई पानी मल सक्यो भने जस्तै अब लिफ मल बनाउँछु जङ्गलको मल यसो खोर्सेर ल्याउँछु जङ्गलबाट गएर पत्ताको मलहरू हुन्छ कुहिएको ल्याउँछु त्यसमा अनि हाम्रो गाउँघरको पाकेको कुहिएको गाईको मल हुन्छ त्यो ल्याएर फिटेर कम्ती अब त्यसमा बालुवा पनि मिसाउँछु बालुवा मिसाएर अनि मजाले लाउँछु फिटेर चाहिँ अनि मल पनि बेला बेला थप्छु अनि स्प्रे गर्छु टाइमटेबल सिजन फुलहरू पनि लाउँछु अब त्यो त मखमली र सयपत्री त अब दसैँ तिहारको लागि हो त्योभन्दा बाहेक प्लान्टहरू पनि रोप्छु प्लान्टहरूलाई पनि अब बेला बेला पानी लाउँछु प्लान्टलाई त अब कतिवटा फुललाई अब त्यो के हरे गाईको गोबर लाउनु हुँदैन मुत जङ्गली मलै ल्याएर लाउँछु कतिवटाले फेरि जङ्गली मल सहँदैन गाईको मल ल्याएर त्यसमा हल्का बालुवा फिटेर लाउँछु त्यसो गरेर त्यसलाई र गर्छु धेरै पानी पऱ्यो भने सानो ओत बनाएर सधैँभरिको लागि ओतमा राख्छु लामो समयसम्म पानी पऱ्यो भने अनि पानी एक दिन पानी पऱ्यो एक दिन घाम लाग्यो भने चाहिँ त्यसलाई राख्दिनँ त्यहीँ राख्छु किरा लागेको जस्तै हो भने हेर्छु हेरेर अनि त्यसलाई स्प्रे गर्छु दबाईपानी गर्छु अनि अब दिनमा एकपल्ट चाहिँ म त्यसलाई गोडमेल गर्छु गर्छु जस्तै अब म बाह्र बजी दिउँसो खाली हुन्छु कामहरू सकेर त्यति खेर म अब त्यसलाई गोडमेल गर्नु सक्दिनँ अलिकति गरम हुन्छ अथवा पानी पर्छ त्यति खेर त्यति खेर चाहिँ म आराम गर्छु घरमै अनि बेलुका चार बजीतिर चाहिँ अनि जस्तै मच्छरहरू लाग्यो भने मच्छर धुपहरू बाल्छु मच्छर धुपहरू बालेर अनि गोडमेल गर्छु दिनमा एकपल्ट हर दिन त्यो फुल बगैँचाहरू म रोप के हरे गोडमेल गरेकै हुन्छु मैले पानी हाल्छु दिनमा बेसी घाम लाग्यो भने दिनैपिछे लाउँछु घाम लागेन भने दुई दिन दुई दिनमा चाहिँ म पानी लाउँछु दिन तर गोडमेल चाहिँ म दिनैपिछे गर्छु सफा राख्छु सफा राख्यो भने चाहिँ त्यसले पनि अक्सिजन पाउँछ अलिकति फरक फरक राख्छु साह्रो बाक्लो राख्नु पनि हुँदैन बाक्लो राख्यो भने किनभने त्यसले अक्सिजन पाउँदैन हावा पाउँदैन त्यसले गर्दा राम्रो फुल्दैन राम्रो देखिँदैन अक्सिजन पाउनुको लागि त त्यसले सबै कुरा त्यसलाई मिलेको हुनुपऱ्यो घाम पानी हावा सँग सबै मिल्नुपऱ्यो त्यसले गर्दा मैले त्यसलाई एकदम मिलाएर राख्छु त्यस्तै गर्छु